मेरो लागि चाहिँ एकदम यादगार है नृत्य चाहिँ कति बेला थियो भने जब चाहिँ म स्कुल पढ्थेँ है स्कुल पढने टाइममा चै एक पल्ट चाहिँ स्कुलमा ठुलो प्रोग्राम भएको थियो है प्रोग्राम भन्नाले चाहिँ एकदम टिचर्स डे भएको थियो है त्यस बेला चाहिँ टिचर्स डेमा चाहिँ म अनि मेरो साथीहरू चाहिँ एउटा नेपाली मारुनी नृत्य है मा मरुनी गीतमा चाहिँ नृत्य नाच डान्स गरेको थियौँ र त्यस नृत्यमा नाचेको चाहिँ एकदमै मलाई धेरै नै अहिलेसम्म पनि है याद आइरहन्छ र नृत्यको यादगार मेरो लागि चाहिँ एकदम यादगार छ है अहिलेसम्म मलाई याद पनि आइरहन्छ र मेरो लागि चाहिँ यादगार नृत्य चाहिँ त्यही नै हो